हेलो हजुर हजुर हजुर हो त हजुर

हजुर हजुर अलिकति कोसिस गर्नेछु है तपाईँलाई केही बताउने सुबास घिसिङलाई चाहिँ हामीले विशेष है गोर्खाल्यान्ड आन्दोलन गोर्खाल्यान्ड भन्ने शब्द जन्माउने एउटा नेता भनेर चिनिन्छौँ होइन चिन्छौँ र सुबास घिसिङ चाहिँ खासमा चाहिँ उहाँ चाहिँ पहिला आर्मीको हुनुहुन्थ्यो पछि आ आर्मीबाट आएर चाहिँ उहाँले दार्जिलिङ जब उहाँ रिटायर भएर फर्किनु भयो फर्केपछि चाहिँ उहाँले माथि यो नयाँ होटेलको छेउमा चाहिँ उहाँले एउटा घर बनाउनको लागि त्यो जमिन बन्जर जङ्गललाई काट्दै गर्दाखेरि चैँ काटेर घर बनाउँदाखेरि चाहिँ त्यहाँ सिआरपीहरू आएर उहाँको घर भत्काइदिएको थियो रहेछ त्यति बेला भत्काउँदा चाहिँ उहाँले एउटा शब्द चाहिँ उहाँले त्यति बेला भन्नु भएको थिएछ तैँले मेरो घर भत्काइस् तेरो म बङ्गाल भत्काउँछु भन्ने चाहिँ उहाँले एउटा शब्द चाहिँ उहाँले त्यति बेला उहाँहरूलाई भनेको थियो रहेछ होइन र त्यस पश्चात चाहिँ उहाँले गोर्खाल्यान्ड आन्दोलन सुरु गर्नुभयो सुरु गर्दै गर्दा खेरि अब आन्दोलनको त तपाईँलाई थाहा छ उहाँकै नेनृत्वमा डिजिएचसी फर्म भयो होइन त्योभन्दा अगडि उहाँ सुवास घिसिङ चाहिँ प्रान्त परिषद्मा पनि हुनुहुन्थ्यो हाम्रो स्वर्गीय मदन तामाङहरूसँग हुनुहुन्थ्यो उहाँहरू प्रान्त परिषद्मा चाहिँ उहाँहरूसँग तर उहाँहरूको केही विचारहरू नमिलेपछि चाहिँ उहाँ पछि छुट्टिएर चाहिँ उहाँले जिएनएलएफ यो गोर्खा हरूको लाइनको लागि अलग्गै जिएनएलएफ भनेर उहाँले एउटा सङ्गठन खोल्नुभयो त्यस पश्चात चाहिँ गोर्खाल्यान्डको आन्दोलन सुरु भयो र उहाँ त्यति उहाँ यति यो आन्दोलनकारी नेता मात्रै होइन नि उहाँ एकदमै एउटा सक सशक्त कवि अनि उपन्यासकार पनि हुनुहुन्छ उहाँको निलो चोली एकदमै चलेको प्रसिद्ध उपन्यास हो निलो चोली र कविताहरू पनि एकदमै उहाँले राम्रो कविता लेख्नुहुन्थ्यो तर के भने अब समयहरू बित्दै गएपछि उहाँको कतिपय कारणहरूले गर्दा उहाँको नाम साहित्यिक क्षेत्रमा चाहिँ उहाँको नाम छोपिँदै छोपिँदै गइरहेको छ होइन सुवास घिसिङको निलो चोली त तपाईँहरूले सायद सुन्नु भएको पनि होला त्यसरी नै आर बी राईको हजुर हजुर हजुर अगमसिंह गिरी चाहिँ हाम्रो जातीय कवि हुनुहुन्छ वहाँ एकदमै सशक्त कवि हुनुहुन्छ उहाँसँगको समकालिनहरू जति बेला अगमसिंह गिरीले कविताहरू लेखिरहेको थियो त्यति बेला यो आ आयमेली कविताहरूको जन्म भएको र तेति बेला चैँ अगमसिंह गिरीको कवितालाई चाहिँ कविता होइन भन्ने एक पक्षधर पनि थिए त्यति बेला उसको कविता चाहिँ होइन यो कविता भएन भन्नेहरू पनि थियो र त्यस्तो बेलामा पनि उहाँले चाहिँ कविता लेखिरहेको थियो तर उहाँको कविता चाहिँ एकदमै जातीय कविता जातिय भावले ओतप्रोत हुन्थ्यो त्यो कविताले हामी अहिले पनि उहाँको कविता हेर्दाखेरि कविताहरू सुन्दाखेरि पढ्दाखेरि हाम्रो जिउमा काँडा उम्रिन्छ है उहाँले त्यो कविताहरू ले गर्दाखेरि नै उहाँ एकदमै चर्चित हुनुभएको हो र त्यस्तो हो अगमसिंह गिरी चाहिँ हाम्रो जातीय कवि भएकोले गर्दाखेरि हजुर हजुर हजुर हजुर आरबी राई चाहिँ हजुर आरबी राई चाहिँ एकजना राजनीतिज्ञ हुन् नेता हुन् उनी तर उनी चाहिँ अब मैले पनि अब हामी उमेरले धेरै डिस्टेन्समा छौँ होइन आरबी राई सरको र तर मैले सुन्दा र वहाँको बुझ्दा अनि देख्दा केही कुराहरू देख्दा वहाँको वहाँ चैँ एकदमै निस्वार्थ निस्वार्थ नेता हुनुहुन्छ उहाँले आफ्नोलागि केही पनि गरेनन् अहिले पनि उहाँको एउटा सानो झोपडीमा उहाँ बस्नुहुन्छ उहाँले नेता भएर अब जस्तो अरू नेताहरू भने पछि त हामीले बिल्डिङ नेताको नाम लिँदा पनि बिल्डिङहरू सोच्छौ होइन गाडीहरू तर आरबी राई सरको चाहिँ त्यस्तो केही पनि छैन उहाँले चाहिँ जति पनि गरे जनताकै लागि गरे तर अब त्यस्तै हो समयले गर्दाखेरि सरलाई अलिकति ओझल हुनु पर्यो अनि आर आरबी राई सर चाहिँ भाषा सङ्ग्रामी पनि हुनुहुन्छ उहाँले चाहिँ नेपाली भाषा को निम्ति जुन लडाँइ लडिरहेको थियो त्यति बेला उहाँले उहाँको अहम् भुमिका छ नेपाली भाषा पाउनुमा चाहिँ उहाँको एकदमै अहम् भुमिका छ हजुर हजुर एकदमै जो चाहिँ अहिले अब उहाँको मूल्याङ्कन हुनसकेको छैन भनौँ न अहिलेको परिवेशमा उहाँको मूल्याङ्कन एउटा नेता भएकोले गर्दाखेरि चाहिँ त्यो मूल्याङ्कन चाहिँ हुनुसकेको छैन एकदमै धन्यवाद